चाडबाडमा पकाउने मासु खसीको मासु कुखुराको मासु होइन त्यहाँदेखिको अचार दुईवटा थरीको अचार नेवारी अचार अन्त न्युटेलाको अचार अन्त दाल भात पापड त्यो बाहेक पनि अन्त उयो मिठाई घरमा बनाउनु मनपर्छ घरमा बनाउँछु होइन म रस मिठाई मैले जानेको जस्तो घरमा बनाउँछु सबैलाई मनपर्छ मैले बनाएको रस मिठाई